हेलो अँ भन न बसिरहेको छु अँ भोलि पर्सि अँ नि खोइ तिमी म सुभासना उपासना अङ्किता याङछिङ्ला खोइ कोनि त नि थुक्पाहरू होला ल ल त्यहीँ त कुनि मासु फ्राइ गर्नुपर्छ होला अँ ल ल अँ आफ्नै स्कुटी बाइक

अँ ल ल खोई हन्ड्रेड होला हौ अँ ल ल

अँ हुन्छ नि यो औ ल ल राखेको ल